मैले चाहिँ अब हुर्काएको बिरुवा है अब लताहरू मध्ये चाहिँ अब मलाई एकदमै मन परेको भनेको मलाई चाहिँ उयो हो के भन्नु होस् त हो वा हो सिल्भर डलर हो वा भन्छ है यो प्लान्ट चाहिँ मलाई एकदमै मन परेर मैले मेरै साथीको दोकानबाट है किनेर ल्याएँ अन्त अहिले मैले त्यो सानो ल्याएर रोपेको थिएँ त्यो एकदमै अहिले राम्रो भएको छ ठुलो भएको छ त्यो देखेर मलाई खुसी लागेर अस्ति मैले त्यो फोटोहरूलाई इन्स्ट्राग्रामतिर पनि सेयर गरेँ है अन्त त्यसरी नै मैले अर्को मनी प्लान्ट पनि रोपेको छु मार्बल क्विन मनी प्लान्ट त्यो पनि एकदमै राम्रो हुन्छ अन्त मैले अर्को मिकेन्स भन्ने एउटा प्लान्ट्स छ मेरोमा त्यो रोपेको छु त्यो पनि एकदमै राम्रो हुन्छ त्यो मिकेन्सलाई चाहिँ अब मैले अब यस्तो मचान जस्तो बनाएर ऊ उँभो उकालो फर्काइदिँदा पनि हुन्छ कि नभए यसरी ह्याङ्गिङ गमलाहरूमा हालेर है घरको अगाडि झुन्ड्याउँदा हुन्छ त्यो इन्डोर आउटडोर जहाँ राख्दा पनि हुन्छ जस्तो अब घरतिर कर्नर स्ट्यान्डतिर पनि राम्रोसँगले त्यो ह्याङ्गिङ प्लान्टहरूलाई अब यसरी कर्नरमा राख्दा चाहिँ अब घरलाई नै अब उयो घरको रौनकै उयो गरिदिन्छ बढाइदिन्छ त्यसले चाहिँ के अन्त अन्त त्यो मेरो त्यो इन्स्टातिर हालेको अब फोटोहरू देख्दा चाहिँ मेरो साथीहरूले पनि अब मलाई पुरा अब राम्रो यो प्लान्ट मलाई पनि बनाइदिनु भनेर अब कहाँ ब अब कहाँबाट किनेको कहाँ किनेको हो कसरी किनेको सोध्दै छ त्यही कारण अब मैले पनि अब चाहिँ अब यही प्लान्टहरूकै अब बिजनेस गर्न पनि मैले सोच्दैछु र अब हल्का हल्का सुरु पनि गरिसकेको छु है अब यो प्लान्ट्सहरूलाई चाहिँ अब म राम्रोसँगले चाहिँ अब बनाएर है मजाले उयो गरेर चाहिँ अब सम्भव कम्ती दाम दोकानमा अब किनेको भन्दा मैले किनेको भन्दा अलिकति कम्ती दाममा नै अब मेरो साथी भाइहरूलाई दिने पनि अब सोचेको छु अब किनभने अब त्यसै फ्रीमा त दिनु मिल्दैन किनभने आफूले पनि अब मल है त्यसको दबाई मेडिसिन्सहरू कतिवटा किन्नु पर्छ त्यही कारण चाहिँ मैले पनि त्यो प्लान्टहरूलाई अब त्यसरी नै गरेर त्यो उयो गर्ने बेच्ने सोचेको छु द त्यस मध्ये मैले एउटा मन परेको भनेको फिलोडेन्ड्रोन प्लान्ट पनि हो त्यो पनि एकदमै मलाई मन परेको हो त्यो मैले अब कति खोजेँ यहाँनिर है यहाँनिर अब मार्केटमा भयो कोर्ट मोडमा भयो अन्तदेखि त कता कता चाहिँ मैले खोजेँ उता पालपाडातिर खोजेँ त्यहाँनिर मैले कहीँ नपाउँदा त्यही लास्टमा मैले फ्लिपकार्टबाट अर्डर गरेँ हो त्यहाँदेखि त्यो प्लान्ट पनि अहिले मेरोमा धेरै ठुलो भएको छ मलाई एकदमै मन पर्छ त्यो प्लान्ट पनि